हाम्रो घरमा अहिले विभिन्न परिकारको इलेकट्रोनिक सामानहरू आएको छ जस्तै राइस कुकर मेक मिक्सि अरू इत्यादि इत्यादि धेरै तर तर यो यो सामानहरूले चाहिँ हामीलाई अझै अल्छे बनाको जस्तो लाग्छ मलाई मेरो अनुभवमा चाहिँ पहिले यस्तो हुँदैन थियो पहिले आगोमा पकउने भाँडामा पकाउने अहिले इलेक्ट्रिक राइस कुकर आयो सिलौटो लोहोरोमा पिसेर खाने अहिले मिक्सि आयो र जाँतोमा पिनेर खाने त्यो त्यो त्यस्तो अनुभव एउटा छुट्टै नेचुरल थियो क्या तर यो अहिले जुन चाहिँ टेक्नोलोजिले बनाएको छ त्यसले चाहिँ हामीलाई अहिले चाहिँ मलाई चाहिँ हाम्रो मान्छेलाई चाहिँ अल्छे बनाउँछ जस्तो लाग्छ तर त्यो मेरो त्यो मेरो आफ्नो व्यक्तित्व विचार विचार हो तपाईँहरूको के कस्तो विचार छ त्यो मलाई थाह छैन हो म मान्छु कि टेक्नोलोजि अनुसार हामी बढ्नु पर्छ अगाडि तर हामीले त पछाडिको त्यो संस्कृति हाम्रो त्यो चालचलनै बिर्सेर गयौँ भने चाहिँ हामीलाई हामी हामीले आफूलाई बिर्सन्छौँ किनभने हामी पहिला कस्तो थियौँ कुन सिचुएसनबाट अहिलेको यो टेक्नोलेजिमा लिएको त्योहरू सबै हामीलाई याद हुनुपर्स हामीले जत्ति नै राम्रो जत्ति नै दामी जति नै जति नै राम्रो राम्रो समानहरू पाए तापनि हामीले आफ्नो हामीले आफ्नो पास्टको त्यो कुरोहरूलाई चाहिँ सन्जोगेर राख्नु पर्छ र जुन चाहिँ अहिले यो सामानहरू आयो पहिला आगो बाल्नु नेचुरल आगोले खाना पाक्थ्यो अहिले ग्यास आयो भाँडामा पाक्थ्यो अहिले राइस कुकर आयो लाइटबाट र यस्तो यस्तो सामानहरूले चाहिँ हामीलाई अल्छे बनाउँछ जस्तो लाग्छ क्या मलाई चाहिँ किनभने पहिला हाम्रो फिजिकल फिटनेस् फिटनेस् पनि हो नि त आफ्नो दाउरा खोज्नु जाने आएर पकाउने त्यस्तो पुराउने त्यस्तो तर अहिले चाहिँ इलेकट्रोनिक ट्याक्कै लाइट स्विच अन गऱ्यो भात पाकी गयो त्यस्तोले चाहिँ हामीलाई अल्छे बनाउँछ जस्तो लाग्छ तर लाग्छ अनि मलाई चाहिँ त्यो पहिलाकै त्यो अहिलेको अहिलेको पकाएको भात र पहिला पहिला पकाएको भात भन्दा त्यही नेचुरल त्यही मिठो जस्तो लाग्छ त्यही मिठो र त्यही एकदम हाम्रो हेल्थको लागि राम्रो होला जस्तो लाग्छ